अब हाम्रो भारतमा घुमफिर्नका लागि रेलहरूको हवाइजहाजहरूको सुविदा राम्रो छ पनि भन्नु सकिँदैन हामीहरू किनभने हिजो अस्ति भर्खरको हालैको कुरा हो यो युपीमा ट्रेन पल्टियो रेल पल्टियो र त्यहाँ भएको प्यासेन्जरहरू मान्छेहरूले कति त्यो यात्रा गर्नेहरूले कतिजनाले चाहिँ आफ्नो ज्यान गुमायो त्यसमा यो सबै भएको कारणहरू चाहिँ आफ्नो ड्युटी जुन चाहिँ आफ्नो कार्य टाइममा नगर्नुको नगरेको हुनाले गर्दाखेरि भएको हो यो सबै रेलहरूको त्यो जुन चाहिँ ट्र्याक हुन्छ ट्र्याक बनाउनेहरूले ठिक समयमा काम नगरिदिएको नगरिदिएर चाहिँ उनीहरूले यत्रो कतिजना मान्छेहरूले आफ्नो ज्यान गुमाउनु परेको छ र हवाइजहाजमा यात्रा गर्दाखेरि पनि लेट हुन्छ ढिलो हुन्छ धेरै मात्रामा ढिलो हुन्छ कुनै पनि सिस्टम अनुसार समय अनुसार चलेको छैन हाम्रो यो इन्डियामा धेरै असुविधा हुन्छ र यता उता रेलतिर कतै घुम्नु जानु पऱ्यो भने पनि चोर डाका डाकु लाग्छ ब्यागहरू यहीँ को त्यहीँ झोलाहरू टिपटाप पारेर लगिदिन्छ एकदमै असुविधा छ र निकै टाडैको यात्रा रेलमा गर्नुपऱ्यो भने रेल अथवा कुनै गाडीतिर नै गर्नु पऱ्यो भने पनि बेसी जस्तो चाहिँ रेलमा कुनै टाडोको यात्रा गर्नुपऱ्यो भने हामीले हाम्रो जुन चाहिँ यो सुन चाँदीहरू लगाएको हुन्छ यिनीहरू फुकाल्ने गर्छ धेरै मान्छेहरूले फुकालेर घरमा आफ्नो लगाएको सामान पनि छोडिकन जानुपर्छ किन किनभने हाम्रो यहाँको एउटा जुन चाहिँ चल्ने सिस्टम हुन्छ यो सिस्टमै ठिक छैन एकदमै ठिक छैन हाम्रो यहाँको मान्छेहरूले काम समयमा गरिदिँदैन र चोर डाकुको त एकदमै ज्यादा यहाँनिर चोर डाकुहरू चोरहरू एकदमै ज्यादा छ रेलमा जाँदाखेरि पनि एकदमै हामी होसियार भएर आफ्नो ब्यागहरू जति सक्दो कम्ती सम्हाल्नु सक्ने ब्यागहरू बोकेर जानुपर्छ भन्छ र हामीलाई आफूलाई चाहिएको जरुरत हुँदा हुदाँको सामान पनि छोडिकन जानुपर्छ कोहीबेला बेसी नै झोलाहरू भएर अन्त हवाइजहाजको यात्रा गर्दाखेरि पनि हामीले एकदमै यस्तो यो चोर डाकुहरूको यादै याद चाहिँ राख्नैपर्छ चोर डाकुहरूको याद रेलमा भन्दा त धेरै नै कम्ती छ हवाइजहाजको यात्रा गर्दा र पनि हवाइजहाजको यात्रा गर्दाखेरि यही हुन्छ कोहीलाई कहाँ जानु हतार परेको हुन्छ र त्यहाँ जानु समयमा पुग्दैन ढिलो हुन्छ लेट हुने ढिलो हुने त डेल्लीकै रुटिन भइसकिसक्यो